मलाई चाहिँ एउटा भेराइटी आउँछ आलु मलाई आलुदम बनाउन चाहिँ धेरै मन पर्छ आलुदम धेरै मिन्स सबैले मन पराउने गर्छ आलु चाहिँ उसिन उसिनेर त्यसलाई पिस पिस काटिन्छ अनि लसुन कालो जीरा लगाएर एकदम फ्राई गरेर त खाल लगेर खाइने चिज गरिन्छ